हेलो

तपाईँ त्यहाँ तल हाम्रो जमिनमा बस्ने बोलेको हो म जमिनको मालिक बोलेको कि तपाईँहरूको त्यहाँनिर अहिले फसलहरू चाहिँ कस्तो फलेको छ योपालि मजुरहरू चाहिँ आएन लागेन मजुर लागेन तपाईँसित को बस्छ होला त्यहाँनिर खेतीहरू हेर्नु ए अँ अनि मजुर खेद्नुहरू चाहिँ को जानुहुन्छ एउटा टु टु बन्दुक पठाइदिउँ मजुर मार्नु अनि अहिले त निकै पानी पर्दैछ तपाईँहरूको फसलहरू पानीले बिगारेन

अनि बारीको कुलोहरू चाहिँ कस्तो ठिकैसँगले काट्यो अनि धानबाहेक अरू के के रोप्नुभयो सिबी रमभेडाहरू बो रोप्नु भयो ए त्यसो भए चाहिँ ठिकै छ कि तपाईँहरूको त्यो अलिकति फाइदा भए चाहिँ जमिनको ट्याक्सहरू र धानहरू चाहिँ छिट्टै बुझाउनु ल योपालि